म कालिम्पोङ सात माइलमा बस्छु मेरो वरिपरिको यहाँ घुम्ने पर्यटन स्टल स्थलहरू भन्नुपर्दा चाहिँ यहाँ हाम्रो तलदेखिको भन्दै आउँदा तल टिस्टादेखिको झन्डै एक किलोमिटर जस्तो आसपासमा छ त्रिवेणी त्यहाँनिर चाहिँ अब टेन्टहरू हुन्छ त्रिवेणीको एउटा राम्रो अहिले घडी

माथि दुर्पिन जानु सक्नुहुन्छ त्यहाँनिर आर्मी कम्पाउन्डहरू छ त्यहाँनिर त्यहाँ पनि एउटा सानो भ्यू पोइन्टै छ गल्फ गल्फ ग्राउन्डहरू छ त्यहाँनिर होइन त्यहाँदेखिको तपाईँ सक्नुहुन्छ डेलो जानु डेलोमा डेलो भ्यू पोइन्ट त अब सबैलाई थाहा भएकै कुरा हो डेलोदेखिकै यता साइन्स सिटी पनि छ त्यहाँ साइन्स सिटीमा चाहिँ नानीहरूको लागि एकदमै राम्रो छ त्यहाँनिर चाहिँ कतिकति अब बाहिरतिरबाट आउने नानीहरूको लागि नयाँ नयाँ त्यो क्रिएटिभ सामानहरू क्रिएटिभ कुराहरू जुन चाहिँ चाहिँ हामीले देखेको थिएन कहिले हाम्रो डेली लाइफमा कहिल्यै देखेको छैन त्योहरू छ यहाँनिर हाम्रो सानो ठाउँ भयो भने पनि त्यो साइन्स सेन्टरमा कालिम्पोङको साइन्स सेन्टरमा चाहिँ तपाईँले नसोचेको नसोचेको कुराहरू पनि देख्नु सक्नुहुन्छ त्यो चाहिँ स्पेसियली हाम्रो टाढो टाढोबाट आउने टुरिस्टहरूलाई प्लस हाम्रो स्टुडेन्ट नानीहरूको लागि चाहिँ एकदमै राम्रो छ त्यहाँनिर त्यहाँदेखिको त्यसमा यता थ्री डी पिक्चर देखाउँछ त्यहीँनिर साइन्स सेन्टरमा त्यहाँ चाहिँ फिफ्टी रुपिज पर हेड छ होइन त्यो चाहिँ तपाईँहरूले मिस गर्नुभयो भने चाहिँ अब त्योभन्दा ठुलो मिस्टेक चाहिँ तपाईँको लाइफमा सायदै कुनै हुन्छ होला होइन थ्री डी चाहिँ हेर्नु मिस नगर्नुहोस् होला त्यो चाहिँ डाइनासोरहरूको छ डाइनासोरहरूको देखाउँछ अब प्राय चाहिँ डाइनासोरको लागि डाइनासोरको हुन्छ पिक्चर अब कोहीबेला चेन्जहरू पनि गराउँदै देखाउँछ होइन त्यहाँदेखिको त्यो भयो त्यो भयो त्यहाँदेखिको तपाईँ तल आउनुभयो भने चाहिँ हाटबजारदेखि रेली रोड भन्नुपर्छ होइन रेली रोडदेखिको ओह्रालो ओह्रालो रेली छ भ्यू पोइन्ट रेली खोला त्यहाँनिर त्यो रेली खोलाको आस पासमा रेली पाला भन्ने त्यहाँ टुरिस्ट स्पट पनि छ त्यो पनि जानु सक्नुहुन्छ प्लस यता तपाईँ माथि साँढे बाह्र माइलमा स्विमिङ पुलहरू हेर्नु जानु सक्नुहुन्छ अन्त अनि तपाईँ त्यो नोक डाँडा पनि त्यता साइडै पर्छ नोक डाँडा पनि जानु सक्नुहुन्छ अँ त्यति अँ अब अझै धेरै छ कालिम्पोङमा भ्यू पोइन्टहरू होइन तपाईँले हेर्नु सक्नुहुन्छ तपाईँले सोचेको जस्तै पनि सक्नुहन्छ अब नयाँ नयाँ त्यस्तो ठाउँहरू